मलाई सबै भन् भन्दा मन पर्ने अनि सबै समयमा मन पर्ने रेसिपि चाहिँ आलु पराठा हो र आलु पराठा मलाई किन मन पर्छ भन्दा यसको यसलाई बनाउँदाखेरि रोटीको जस्तो यस्को स्वाद हुँदैन र रोटी र आलुको दुईटै प्रकारको स्वाद पाइन्छ अनि यसमा धनियाँ र हरियो खुर्सानीहरू मिसाएर यसलाई बनायो भने प्याजहरू हालेर बनायो भने अझै यसको स्वाद मिठो हुन्छ र अनि यसलाई हामी विभिन्न अचारहरूको प्रयोग गरेर चाहिँ यसलाई खान सक्छौँ र यो चाहिँ मलाई खुबै मन पर्छ यस कारणले गर्दामा यो आलु पराठा चाहिँ मलाई एकदमै मन पर्छ